हाम्रो गाउँमा भजन मन्डली छ तिनीहरू कहाँ भेला हुन्छन् भने जस्तो भवनमा साई भवनमा भयो मन्दिरहरूमा भयो है त्यहाँ भेला भएर भजनहरू गर्ने गर्छन् र तिनीहरूले प्रयोग गर्ने सङ्गीत वाद्य यन्त्रहरू चाहिँ जस्तो ढोलक भयो हार्मोनियम भयो झ्याली झ्याम्टा यस्तै वाद्य यन्त्रहरू हुन्छन् भजन गाउँदा यही वाद्य यन्त्रहरूको प्रयोग गर्छन्